सम्बोधन गर्ने पश्चिम बङ्गालमा कलाहरूलाई सङ्गालेर राख्ने धेरै नै संस्थाहरू छन् धेरै नै सङ्घ संस्थाहरूले उनीहरूले आ आफ्नो रूपले कलाहरूलाई बचाउने प्रयास गरिरहेको छ जस्तै दार्जिलिङमा आर्ट फार्मर छ जस्तै कालेबुङमा भयो आर्ट ग्यालेरी भयो उमङ्ग अनलाइन ग्यालेरी होइन यस्तै थुप्रै किसिमका डुअर्समा पनि त्यस्तै डुअर्स विकास समिति छ डुअर्स साहित्यिक सभाहरू छ यिनीहरूले एउटा कलाहरूलाई बचाएर उनीहरूले कलाहरूलाई संरक्षण गर्ने कामहरू गरिरहेको छ जस्तै पश्चिम बङ्गालको डिस्ट्रिक्ट लेभलको भयो अथवा एउटा ब्लक लेभलको यो थुप्रै साहित्यिक अथवा साङ्गीतिक सङ्ग्रहालयहरू पनि छन् जसले चाहिँ हुन् एउटा कलाहरूलाई बचाएर राख्ने काम गरिरहेको छ र अहिले पनि त्यो कलाहरूलाई बचाउने काम हामी पनि गरिरहेका छौँ